हाम्रो क्षेत्रमा बसोबास गर्ने मानिसहरूको लागि उपलब्ध सार्वजनिक खेलकुद प्रशिक्षण केन्द्रहरको नाम हुन् दार्जिलिङ गोर्खा हिल स्पोट्स एसोसिएसन हिल्स एकाडेमी र यी यी केन्द्रहरूले अहिले नानीहरूलाई फुटबल क्रिकेट भलिबल क्यारम बोर्ड र विभिन्न खेलहरूमा प्रशिक्षण दिने काम गर्दै आएका छन् र दार्जिलिङ गोर्खा हिल्स स्पोर्टस एसोसिएसनलाई यी चलाउने महानुभाव महाशयहरू हुनु हुन्छ श्रीमान् मोहन योन्जन फुर्बा घिसिङ लामा अनि निर्मल गुरूङ साथै हिल्स एकाडेमीका नानीहरूलाई प्रशिक्षण दिने कार्य वरिष्ठ खेलाडी राष्ट्रिय स्तरका खेलाडी साथी भाइ नगेन लामाले गरिरहेका छन्